हाम्रो कालिम्पोङमा चाहिँ नि पानीको एकदमै अभाव छ किनभने हिउँदोतिर बिहा हुन्छ त्यति बेला त अब ड्राई सिजन एकदमै पानीको अभावनै हुन्छ र अब बिहाहरू गर्नु ठुल्ठुलो कार्यहरू पऱ्यो भने चाहिँ हामीले पानी किन्नुपर्छ यहाँ अब टाढो टाढो गाडीबाट लिएर आउनुपर्छ त्यो गाडीमा पानी लिएर एक हफ्ता अगाडीतिर चाहिँ ठुल्ठुलो सिन्टेक्सहरू भऱ्यो र अब कुन दिन चाहिँ हामीले त्यो कार्यहरू गर्नु छ त्यति बेला चाहिँ हामीले त्यो पानीहरू युज गर्छ